कोविड नाइन्टिनको बेलामा जब कोविड नाइन्टिन हाम्रो इन्डियामा आस्ते आस्ते गरेर आउँदैथ्यो होइन बिमारीहरू फैलाउँदै थियो त्यति बेला मान्छेहरूको विभिन्न टाइपको फिल्डमा चाहिँ लस भएको थियो जस्तो कि टुर्स एन्ड ट्राभल्सहरूकोलाई पनि जतिजना मान्छेहरूले सोचेको थियो प्लान गरेको थियो घुम्ने जानेको एउटा लामो यात्राको लागि त्यो टाइममा पनि कोविड नाइन्टिनले सबै फ्लाइट्सको टिकट्सहरू ट्रेनको टिकट्सहरू बड बसको टि टिकट्सहरू कोविड नाइन्टिनले चाहिँ बन्द गरिदिएको थियो जो कि यात्रा गर्ने मान्छेहरूको लागि पनि लस त भयो अनि टिकट बुक गर्नेहरूको लागि पनि लस भयो कोविड नाइन्टिनले सबैजनालाई घरमै बसाएर अनि बर्बाद गरेर चाहिँ छोड्दियो